पूजाआजाको लागि पालन गर्नुपर्ने विशेष सांस्कृतिक अभ्यासहरू भन्नुपर्दा सर्वप्रथम त हामी पूजाको निम्ति बिहान सूर्योदय हुन अगाडि चाँडो उठेर नुहाइधुवाई गरेर आफुलाई साफसफाईसँग पूजाको निम्ति तयारी हुने है हामी पूजा गर्दा गायत्री मन्त्रहरू जप्ने गर्छौँ त्यस मन्त्रको निम्ति अभ्यास गर्नुपर्छ फुलहरू ल्याएर भगवानलाई राम्रोसँग दिप जलाएर धुप बालेर पूजा गर्ने भगवान्को कतिपय स्त्रोत्र पाठहरू गर्ने माला जप् गर्ने आदि आभ्यासहरू हामी गर्छौँ